हेलो

हेलो अँ भन भाइ केही काम थियो कल गरेको थियो अँ कनभर्स ए अनि त अहिले अलिकति दाम बढेको छ हो भाइ अरू जुत्ताहरू पनि आएको छ नि लिने भए कनभर्सको चाहिँ यस्तै पर्छ तिम्रो सात साढे सात सय रुपियाँ पर्छ होला हौ भाइ जर्डनको यस्तै पर्छ अठाह्र सय जस्तो पर्छ भाइ धेरै छ नि त्यो त बाइस सय रुपियाँ पर्छ नि भाइ हजुर

हजुर भाइ हजुर सस्तो अब त्यो हापमा आउँछ कनभर्स सस्तो हुन्छ त्यो चाहिँ ए त्यो त्यो जुत्ता त्यो भाइ फाइभ हन्ड्रेड दिँदा पनि हुन्छ

फाइभ स्टार अरे भाइ त्यो त अलिक लो स्टार हुन्छ नि त कहाँ त्यो कम्ती दामहरूको त कहाँ फाइभ स्टार पाउँछ हौ अँ अल स्पोर्ट नै हो त तर अलिकति त्यो ब्ल्याक माल दिल्लीवाला अँ कति तिमीलाई चाहिँ मेरो यता हेमिल्टनको पाँच पर्छ नि भाइ त्यतैपट्टि आऊ त त्यतैपट्टि आएर कल गर्नु मलाई अनि त मतलब कल पनि नगर्नु त्यो पास पर्छ हो यस्तो पासङ लामाहरूको घर जाने बाटो छ नि त्यो बाटो त्यही बाटोमा छ स्टार्टिङमै छ मेरो दोकान ल भाइ ल ल ल ल भाइ ल